घरमा कुनै पनि हामी जब बगैँचा बनाउछौँ भने त्यसलाई व्यवस्थित गर्न मलाई चाहिँ लाग्छ त्यतिको महँगो चाहिँ पर्दैन किनकि हामी कमान बस्तीको मान्छेलाई हरेक तरिका र टेक्निकहरू हामीलाई थाहा हुन्छ अनि त्यसमा जति पनि प्रयोग हुने कुराहरू हुन्छ त्यसमा आउने कुराहरू त फर्स्ट अफ अल त बाँस चाहिन्छ कुनै काठ पात अलिअलि काठ पात भए पनि भइहाल्छ र त्यसमा चाहिने बाँस हो साथै डोरी र हामीले जब त्यसलाई माथि छादन लगाउन चाहिन्छ भने चाहिँ एउटा त्यो एउटा राम्रो र कुनै राम्रो क्वालिटीको हामीले एउटा त्यो प्लासटिक चाहिँ हामीलाई किन्न जरुरी छ खर्चमा लाग्ने कुरा आयो त्यो प्लास्टिकको लागि जब हामीले किन्छौँ भने पैसा लाग्छ अनि बेन्डिङ वायर हामी त्यसलाई वरिपरिबाट बाध्छौँ त्यसको लागि बेन्डिङ वायर चाहिन्छ अनि त्यसमा ठोक्ने काँटी र मार्तल खर्च भनेको त्यति हो तर वास्तवमा हामीले प्रयोग गर्न जान्यौँ भने हामी कमान बस्तीको मान्छेलाई चाहिँ है एकदमै सजिलो हुन्छ त्यस्ता युज गर्नको लागि चाहिँ हामीले सिम्पल र असल तरिकाले पनि त्यसलाई हामीले बनाउन सक्छौँ घरमै बसेर पनि